माछा मार्ने सम्बन्धी केही वातावरणीय संरक्षण सम्बन्धी कुराहरू विस्तृत छ शृङ्खलाबद्ध रूपमा जानकारी दिँदै हालैमा हालैका वर्षहरूमा प्राणी प्रदूषणको मुख्य कारण सायद भइरहेको जुन चाहिँ नालाखोला प्रकारले त्यो खोलामा टाँसिएको कारणले नदीहरू पनि प्रदूषित भएको मुख्य कारणले त्यही हुन् त्यसै कारणले सायद जुन चाहिँ आएको ड्याम सिस्टमले गर्दा पनि धेरै पानी धेरै नदी त्यहाँ प्राणीहरू पानीहरू पनि प्रदूषण भएका छन्